मलाई घुम्न मनलागेको भनेको नेपाल हो अनि नेपालको पनि विशेष ठाउँहरूमा काठमाडौँ सहर काठमाडौँ सहरको वरिपरि त्यहाँ जति पनि भएको तीर्थस्थल धर्मस्थल भयो अरू जति पनि सबै सबै नै मलाई घुम्न मनपर्छ मनपरेको छ किनभने काठमा नेपाल एउटा यस्तो राष्ट्र हो नेपाली भाषा नेपाली संस्कृति नेपाली मनहरू भएको एउटा देश हो त्यसको पनि राजधानी काठमाडौँ हो र त्यहाँनिर नेपालीको जति पनि संस्कृतिहरू नेपालीको रहनसहन खानपानको जगेरा भएको एउटा एकदमै राम्रो ठाउँ हो त्यसैले ती ठाउँहरूको दृश्यावलोकन गर्न भनी अथवा त्यहाँको जति पनि आफ्नो नेपाली चिजहरूलाई हेर्न छुन महसुस गर्नको निम्ति पनि मलाई एकदमै जानु मनलागेको हो र हामीले सुन्दै आएको जति पनि पुरानो पुरानो धर्मको पुस्तकहरूमा पनि त्यहाँको वर्णनहरू गरेको हामीले पाउँछौँ मैले पनि सुनेको छु र त्यही चिजहरूलाई पनि नजिकैबाट हेर्न र महसुस गर्नको निम्ति मलाई त्यहाँ जान मनपरेको हो अनि मलाई जान मनपरेको भनेको नेपालको काठमाडौँ मात्रै होइन धरान पोखरा सुर्खेत हेटौँडा भन्ने जग्गाहरू पनि एकदमै जान मनपर्छ कुनै दिन म जानेछु मलाई लाग्छ किनभने ती ठाउँहरूमा हाम्रो कतिपय जाति समूहहरूको एउटा उद्गम स्थान हो त्यो एउटा किपट हो कति ठाउँहरू गुरुङको किपट हो भने कति ठाउँ राईको संस्कृतिहरूको जगेरा भएको ठाउँ हो र त्यसैले पनि मलाई त्यहाँ जान मनलागेको हो अनि अर्को भन्नुपर्दाखेरि चाहिँ मलाई भारतकै बेङ्गलोर बेङ्गलोरको पनि बेङ्गलोरको पनि विशेष गरी पुट्टपर्ती श्री सत्य साई बाबाको जन्मस्थान मलाई एकदमै सानैदेखि जानु मनपरेको हो जान त म त्यहाँ गएको छुइनँ तर त्यहाँ जानेहरूले मलाई आएर बताएअनुसार म त्यहाँ पुगिसकेको छु मैले सबै त्यहाँको ठाउँहरू देखिसकेको छु भन्ने मलाई लाग्छ तर पनि म कुनै दिन म जानेछु भन्ने चाहिँ मलाई लाग्छ भविष्यमा किनभने श्री सत्य साई बाबाको मैले सानैदेखि भजनहरू गाएर उहाँलाई मैले अनुसरण गरेर उहाँहरूकै उहाँकै वचनहरू सुनेर त्यसैलाई पालन गर्दै आइरहेकी छु र जीवितकालमा उहाँलाई दर्शन गर्न नपाए पनि म उहाँको जन्मस्थानमा कुनै दिन जानेछु भन्ने मलाई लाग्छ र त्यस्ता अरू पनि अनेकौँ ठाउँहरू छन् त्यसमध्ये ती दुईवटा चाहिँ हो विशेष गरी